नेपाली भाषा मेरो मातृ भाषा भएको कारणले मैले यो भाषा आफ्नै माता पिताबाट सिकेँ सर्वप्रथम त मैले यो भाषा बोल्न आफ्नो आमा बाबाबाट सिकेँ र जब म ठुलो भएँ बिस्तारै बिस्तारै मैले नेपाली भाषाका किताबहरू अध्ययन गर्न थालेँ र भनुँ भने नेपाली भाषाको पहिलो शिक्षक नै मेरो बाबा आमा हुन् र यसरी नै म ठुलो हुदैँ गएँ र ठुलो कक्षाहरूमा जब म पढदै गएँ मैले नेपाली शब्दकोशका किताबहरू पढ्न थालेँ नेपाली ब्याकरणका किताबहरू पढन थालेँ धेरै साहित्यका किताप कविताहरू पढन थालेँ र यसरी मैले आफ्नो नेपाली भाषा सिक्ने अवसर पाएँ